सबभन्दा यादगार कार्यक्रम चाहिँ मेरो स्कुलमा फेरवेलमा डान्स गरेको थियो र यो हामी म मात्र डान्स गरेको थिएन र यसमा हामी ग्रुप थियो र यो यो डान्स धेरै राम्रो भएको थियो र सबै साथीहरूले पनि मन पराएको थियो सिनियर्सले पनि होइन जुनियर्स सिनियर्सले पनि टिचरहरूले पनि मन पराउनु भएको थियो र धेरैले भिडियो पनि गर्नु भएको थियो राम्रो लागेर र यो भिडियोहरू सब अनलाइनमा छोड्नु भएको थियो होइन सबले पनि राम्रो लाग्यो राम्रो लागेको थियो सबैलाई पनि सबलाई राम्रो लागेको थियो यसमा होइन सबलाई राम्रो लागेको थियो र यो नै मेरो एउटा यादगार कार्यक्रम रहेको छ र र नेक्स्ट पालि पनि यस्तै होस् होइन त्यो भन्दा बेट्टर होस् र यही नै चाहन्छु म यो भन्दा बेट्टर अझ साथीहरूसँग डान्स गर्न पाऊँ होइन यो चाहिँ मेरो एउटा डान्सको प्रोग्राम थियो र फेरवेलमा हामी स्कुलमा डान्स गरेको थियौँ यो एउटा चाहिँ सबले मन पराउनु भएको थियो धेरै राम्रो भएको थियो डान्स पनि त्यही लागि पनि फेर वेल त्यही लागि नै यो मेरो एउटा एउटा यो मेरो एउटा यादगार कार्यक्रम रहेको छ